हेलो हजुर भन्नुहोस् न ए हजुर भन्नुहोस् न ए चामल लानुहुने घरमा लानुहुन्छ घरको लागि कि ए कस्तो खालको लानुहुन्छ अलुवा बगडा अब हेरि हेरि छ अलुवा पनि अब राम्रो क्वालिटीकोहरू त फोर्टी फाइभ रुपिस् पैँतालिस रुपियाँ केजीहरू पर्छ हो बगडा पनि छ त्यस्तै अठतिस रुपियाँ पैँतालिस पचास साठी यसरी हेरि हेरि छ त्यो चाहिँ हजार पचास हो बोराको तपाईँलाई चाहिँ कति चाहिएको एक बोरा एक बोरा पच्चिस केजी नि हुन्छ अहिले तिस केजीको नि आएको छ बोरा कि कुन चाहिँ लानुहुन्छ भन्नुहोस् न बगडाको चाहिँ हेरि हेरि छ अब अलिक ठुल्ठुलो मोटा खालको हो भने चाहिँ अठतिस रुपियाँ केजीको नि छ तर चालिस रुपियाँ केजी पैँतालिस पचास साठी सत्तर यसरी हेरि हेरि छ अलुवा चाहिँ तपाईँको राम्रो क्वालिटीको हो भने फोर्टी पैँतालिस रुपियाँ केजीको छ अलिक त्योभन्दा सस्तोहरू पनि छ तर त्यस्तो राम्रो चाहिँ छैन हाम्रोमा चाहिँ अलुवा चामल चाहिँ एकदमै राम्रो खालको चाहिँ फोर्टी फाइभ पैँतालिस रुपियाँ केजीको खुला पनि त्यही हो हाम्रो केजीको हिसाबमा हुन्छ त्यही पैँतालिस रुपियाँ केजी या तपाईँ अलिक कम्ती दामको लानुहुन्छ भनी या तिस रुपियाँ पैँतिस रुपियाँ केजीको नि छ पच्चिस रुपियाँ एक बोरा तिस रुपियाँ केजी पैँतिस रुपियाँ केजीको नि छ अन्त कुन चाहिँ लानुहुन्छ भन्नुहोस् न अरू सबै पाउँछ चामलदेखि आँटा दाल चिनी सब्जीहरू मरमसाला दालहरू सबै पाउँछ अरू सबै पाउँछ अन्त अरू के अरे कसैलाई लिएर आउनु हुन्छ कि तपाईँ नै लानुहुन्छ हजुर भन्नुहोस् न फल्नाको दोकानमा यति रेटको चामल हेरेको थिए भनेर भन्नुहोस् न त्यही बोराको चामल पठाइदिन्छु नि